मैल कति कुरा खानाहरू बनाउँदा नेटबाट हेरेर रेसिपी जस्तै त्यहाँ जति सामग्री युज हुन्छ ती सबै जुटाएर जस्ताको त्यस्तै पकाउने कोसिस गरेको छु कति सफल भएको छ अनि कति सामग्री कम्ती भएको कारणले कति सफल हुन सकेको छैन